यस भन्नुहोस्

ए मेरो रेस्टुरेन्टमा अब चिकन भनेर भन्दाखेरि छ थुप्रै आइटमहरू तपाईँलाई कुन चाहिन्छ भन्नुहोस्

हेलो अँ भन्नुहोस् तपाईँलाई कुन तपाईँलाई भेज चाहिएको कि ननभेज चाहिएको भेज अरे हजुर तपाईँको भेजमा हुन्छ अब तपाईँको

छजना हुनुहुन्छ ए तपाईँलाई भेजमा चाहिँ अब फास्टफुडहरूमा चाहिँ तपाईँको अब भयो मोमो भयो भेज मोमो भयो भेज चाउमिन अब ननभेजमा छ ननभेजमा त तपाईँको फ्राई राइस हुन्छ अन्त यता भयो चिकन मोमो र यता भेजमा चाहिँ चिकन मोमो चिकन चाउमिन फास्टफुडहरू कुन चाहिएको ए चाहिन चाहिँ भेज चाहिएको कि ननभेज चाहिएको भेज पनि चाहिएको ए दुई दुई प्लेट गरेर गरिदिनु त्यसो भए ए सब प्याक हो कि रेस्टुरेन्टमै आउनुहुन्छ

हेलो

अँ तपाईँलाई कुन एक एक प्लेट गरी चाहिएको दुई प्लेट गरी चाहिएको दुई प्लेट गरी छजनालाई ए भेज भेज पनि ननभेज पनि गरिदिनु ए दुई दुई दुई दुई प्लेट गरी होइन ए के पेमेन्ट चाहिँ के अनलाइनमा गर्नुहुन्छ कि क्यास दिनुहुन्छ अनलाइन गर्ने ए अनलाइन गर्नुहुन्छ भने मेरो क्युआर पठाइदिन्छु नि म वाट्सएपमा यही नम्बरमा गर्नुपर्छ होइन हजुर एकछिन लाइनमा बस्नुहोस् है ल ल हुन्छ दुई प्लेट गरिदिन्छु नि है

हेलो अँ भन्नुहोस् ए रेस्टुरेन्टमा आउनुहुन्छ ए ल ल हुन्छ तपाईँलाई म मेरो क्युआर पठाइदिन्छु